हेलो

म बसिरहेको छु नानीहरू कोही पढ्दैछ अब बनाउनु आँटेको हेर्नु पर्छ बनाएको छुइनँ सब्जी अब साग त होला अँ काम सकेकै छुइनँ हो अब काम नगरी काम सकेर चाहिँ बनाउने तिमी कहाँ छौ आज आउँदैनौ ओके ल ल अब खाना बनाउने हो त्यहाँबाट नानीहरूलाई दिने त्यहाँबाट आफू खाने त्यहाँबाट भाँडासाँडा मोल्ने होइन त्यहाँबाट घरसर सफा गर्ने त्यहाँबाट चाहिँ सुत्ने ओके ल अन्त खाना खायौ तिमीहरूले के खाने कि पर्क बिरयानी अँ कसरी कहाँ पाउँछ हौ त्यहाँचाहिँ पाउँदैन म त भेज खान्नँ बिमारी ठिकै छ अन्त बिमारी चाहिँ ठिकै छ ओके दबाई खाँदै होला दबाई त खाँदै होला नि त कुन चाहिँ डक्टरले हेरेको अरे

भनेपछि तिमीहरू तिन दिनमा मात्रै वापस हो अँ ल

डक्टरले अरू छैन कोही पनि अरू अन्त छैन र साथी बसिदिने ए अँ ल ल बस्देऊ बस्देऊ अब के गर्छौ ओके ल ल ओके ओके